हेलो मोबाइल दोकान हो यो ए हो सुन्नुुहोस् न तपाईँकोमा नि

तपाईँकोमा अहिले कुन चाहिँ कुन चाहिँ फोनहरू चाहिँ अभाइलेबल छ होला है अन्त अलिक अहिले अहिले अलिक अब चल्दो अब अलिक राम्रो चाहिँ कुन चाहिँ हो फोन

त्यसको चाहिँ कति हो प्राइस अम्बो त्यस्तो महँगो त होइन त्यो भन्दा अलिक कम्ति रेन्जको अब अलिक कम्ती रेन्जमा सत्र हजार तपाईँको इएमआइमा पनि हुन्छ कि ए अन्त त्यसको डाउन पेमेन्ट चाहिँ कति दिनुपर्छ र इएमआई चाहिँ कति दिनुपर्छ ए अन्त मन्थली इएमआई बाह्र सौ ब्याङ्कमा हाल्नु पर्ने दोकानमा आएर दिँदाखेरि हुँदैन अन्त ब्याङ्कबाटै काटिने ए त्यस्तो अब मलाई त्यति साह्रो फोनको त उयो आइडिया त छैन कि अब त्यो क्यामेरो त्यसमा इयरफोन त उयो छैन होला पाउँदैन होला इयरफोन

त्यो भन्दा अब ब्ल्याक अब फोन त ब्ल्याकै राम्रो हुन्छ त्यो भन्दा अब कम्तीको त राम्रो हुँदैन होला नि है अँ त्यसको चाहिँ कति हो

भने पछि तपाईँको दोकानमा तपाईँको दोकान अहिले अब भोलितिर आउँदाखेरि खुला हुन्छ ए हुन्छ हवस्